हेलो दाजु तपाईँ सिलगढी जानुभएको रहेछ है मेरो आफ्नो मान्छे आउनु हुँदैथ्यो तपाईँले सिलगढीदेखिको यहाँ दार्जिलिङसम्मको गाडी भाडा कति लिनुहुन्छ मलाई भनिदिनु होस् न है अनि तपाईँले मेरो जुन चाहिँ आउनुहुने पाहुना हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँले यहाँ दार्जिलिङसम्म नै सकुशल ल्याइदिनु होस् र यसको फियरहरू मूल्यहरू कति के छ तपाईँले भनिदिनु होस् न अन्त अन्त तपाईँले यो ट्याक्सी चाहिँ तपाईँको ट्याक्सी चाहिँ एकदम रिजर्भै गरेको मैले हो तपाईँले निर्धक्कसँगले उहाँहरूलाई ल्याइदिनु होस् न अरू प्यासेन्जर नहालिकन